हजुर हाम्रो जीवन बिजुलीमा निर्भर छ किनभने हाम्रो स्कुल र क्याम्पसको पढाइ लेखाइ र अन्य काम गर्नका निम्ति पनि बिजुली बिजुली अनिवार्य छ बिजुली नहुँदा हामीले धेरै समस्याहरू देख्न परेको पाउँछौँ र विद्युत कटौतीमा प्रकाशको निम्ति हामीले मोमबत्ती र टेबल ल्याम्प उज्यालो दिने सामाग्रीहरू प्रयोग गरेको छौँ र अहिले त अहिले दार्जिलिङमा इन्भर्टर सबै मानिसकामा छन् प्रायः तर हाम्रोमा नभएकोमा हामीले धेरै समस्याहरू देख्न परेको छौँ